हेलो हँ तिमीहरूलाई घुम्नु जाऊँ भनेको बाटोघाटो कस्तो छ कुनि ए हो गाडी भाडासाडा कति लिनुहुन्छ कुनि रिजर्व पर्छ है सानो गाडी कि ठुलो गाडी मारुति हो कि ठुलो गाडीको चाहिँ भाडा कति लिनुहुन्छ त यो हामी त पाँच छजना छौँ ठुलो गाडीको पो भाडा कति लिनुहुन्छ त हामी पाँच छजना छौँ उम्म भाडाको चाहिँ फसेला गर्नु पऱ्यो नि त हेमिल्टनबाट हेमिल्टनबाट हाँसिमारासम्म हौ त्यता गएर बस्नुओर्नु असुविस्ता हुँदैन होटलहरू कस्तो छ कुनि ए हो घुम्ने ठाउँमा त्यहाँ बगानहरू छ यस्तो सबै कुरो छ पार्कहरू छ उम्म एकजनाको लजमा बस्नुपऱ्यो भने चाहिँ कति लिन्छ होला एकजनाको नि लजमा बस्नुपऱ्यो भने कति लिन्छ होला पच्चिस सौ है पाँचजनाको त बेसी नै भयो नि त पच्चिस सौले गर्दा अलिक घटाउने चाहिँ कोसिस गर्नु पर्यो नि त अलिक घटाउँदा त मिल्छ होला नि त हुन्छ हामी आउँछु नि त है